हामी चाहिँ अब डान्समा सुधार ल्याउनुको लागि चाहिँ है एकदमै मेहनत गर्छौँ हामी हुनु ता हामी आफै डान्स सिक्छौँ हामी आफै डान्स सिकेर डान्सहरू गर्छौँ प्रोगामहरू भयो कम्पिटिसनहरू भयो यस्तै है त्यस्तोतिर पार्टीहरूतिर डान्सहरू गर्छौँ गरिरहन्छौँ डान्सहरू अन्त त्यहाँबाट अन्त हामी यही हामीलाई इफ होइन कति कुरामा हामी डान्समा हामी हुनु ता हामी बेस्ट छैनौँ हामी बेस्ट हुनुको लागि चाहिँ डान्समा एकदम राम्रो हुनुको लागि चाहिँ हामी चाहिँ पहिलो चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ युट्युब च्यानलमा जसको डान्सहरू जसले धेरै राम्रो डान्स गर्छ उनीहरूको डान्सहरू हेर्छौँ त्यो डान्सहरूबाट हामी स्टेप निकाल्छौँ कुन चाहिँ स्टेप कुन चाहिँ डान्समा कुन चाहिँ स्टेप राम्रो हुन्छ त्यो निकाल्छौँ अन्त हामी त्यो निहाल्छौँ फेरि हामी अर्को डान्सरहरूबाट अर्को स्टेप निकाल्छौँ अनि हामी अरू अरू कसै भाइ भयो या बहिनी भयो दाजु भयो या दिदी जो पनि जहाँ पनि डान्स गर्छ उनीहरू डान्स गर्दाखेरि हामी जब हेर्छौँ तब त्यतिखेर हामी हेर्दाखेरि चाहिँ हामीलाई त्यो हेर्दाखेरि चाहिँ हामीलाई याद हुन्छ कुन चाहिँ स्टेप मिल्दैछ कुन चाहिँ स्टेप मिलेको छैन त्यो त्यो हेरेर पनि हामीले कत्ति कुरा सिक्छौँ अरूको डान्सबाट पनि हामीले कति कुरा सिक्छौँ होइन अन्त त्यहीबाट चाहिँ हामी डान्सहरू सिक्छ अन्त जसो त्यो स्टेपहरू युट्युबहरूबाट स्टेप निकालेर डान्स गर्दा पनि सिक्दा पनि होइन धेरै नै अब गाह्रो भयो त्यो भन्दा पनि अझै राम्रो डान्सर हुनु मन छ होइन अझै राम्रो नृत्य गर्नु मन छ भने चाहिँ हामी चाहिँ अब त्यो भन्दा अब राम्रो राम्रो जो फेस टु फेस डान्स सिकाउँछ है अब बाहिरतिर भयो होइन कालिम्पोङ दार्जिलिङ अब कता कता डान्स क्लासहरू खोलेको हुन्छ आफ्नो आफूलाई कुन चाहिँ डान्स गर्नु मन परेको छ होइन पप डान्स गर्नु मन परेको छ या क्लासिकल नृत्य अब जस्तो आफूलाई डान्स गर्नु मन परेको छ त्यस्तो डान्सहरू पाउँछ होइन हामी जस्तो सिक्छ त्यहाँ गएर चाहिँ अब हामी एकदमै राम्रो डान्सहरू गर्ने हुन्छ आफूलाई कस्तो डान्स गर्नु मन परेको छ त्यो सबै डान्सहरू हामी चाहिँ त्यहाँबाट सिकेर त्यहाँबाट राम्रो गर्छ हाम्रो डान्समा चाहिँ त्यहाँबाट सुधार आउँछ